ए लाइन बेगर त हुँदैन नि हो घरमा वासिङ मेसिन फ्रिज भयो फेन भयो चाहिन्छ नै त्यो चिजहरू हो हामीहरू डेली त लुगा धुनु पर्छ हो लुगा धोयो अनि फेरि गर्मी यस्तो छ फेन पनि त जरुरी हो अनि किचनमा गयो खानासँग जुसहरू कहिले ब्रेकफास्टमा जुसहरू चाहिन्छ त्यति बला पनि त जुसरहरू चलाउनु पर्छ त्यसले गर्दा जरुरी छ इलेक्ट्री त जरुरी नै छ लाइन लाइट त चाहिन्छ नै त्यसले गर्दा फेरि हो राति त त्यसै पनि अँध्यारो अनि पहिले त अब धिप्रीहरू थियो त्यो जमाना थियो अचेल त त्यो पनि छैन क्यान्डलहरू सिस्टमहरू निस्केको छ क्यान्डलहरू जलायो त्यसमा चल्छ के गर्नु गर्नै पर्छ तर लाइन जरुरी हो इन्भर्टर त जसको घरमा अब ठुलो फ्यामिली हुन्छ त्यहाँ त इन्भर्टर हुन्छ हामीले त सानो फ्यामिली भएको छौँ त्यसले गर्दा हुँदैन हो चाहिँदैन अब अहिलेसम्म चलाएको छैनौँ र चाहिँदैन पनि जहाँ ठुलो फ्यामिली छ धेरैजना छन् त्यहाँ त लगाएको छन् तर हामी चाहिँ लगाएको छैनौँ हो हामीहरू चाहिँ गरेको छौँ इन्भर्टर बेगेर चलिरहेको छ र लाइन जरुरी हो करेन्ट चाहिँ हुनु पर्छ